स्वादे जिब्रो अल्छे तिघ्रो भनेको चाहिँ जो मान्छेले पकाउन जान्दैन उसैलाई चाहिँ मिठो मिठो चाहिने अरे हो त्यो हो एउटा टुक्का अन्त अर्को टुक्का चाहिँ आकाश तरी मर आकाश तरी फल आँखा तरी मल भनेको चाहिँ अब यत्ति टाढोमा छ फलफुल अब कसरी टिपेर र खाउँ अब खालि हेर्दै बस्नु मात्रै अब त्यो चाहिँ अब लोभ लो लोभ्याउँदै बस्दै मात्रै त्यो हो एउटा टुक्का अर्को टुक्का चाहिँ नाच्नु जान्दैन आँगन टेढो भनेको चाहिँ अब आफू काम गर्न जान्दैन अन्त अरूलाई दोष लगाउनु क्या अब अरूहरूलाई यस्तो भएन उस्तो भएन भन्नु दोष लगाउनु लगाउनु चाहिँ त्यो हो एउटा